स्कुल पछिको शिक्षा पछि चाहिँ उनीहरू उच्च विद्यार्थीहरू शिक्षा गर्छन् भनेर चाहिँ केही उयोस छैन र कतिजना चाहिँ आफ्नो आफ्नोमा डिपेन्ड गर्छ र उनीहरूको अब परिवारको स्थितिहरू हेरेर उनीहरू काम पार्ट टाइम जबहरू भयो प्रा प्राइभेट सेक्टरतिर उच्च शिक्षा गरिसकेर वहाँ पनि जानु सक्नुहुन्छ र त्यसरी नै फर्दर कन्टिन्यू पनि गर्नु सक्नुहुन्छ आफ्नो पढाइ र जति पनि यो प्रोफेसनल डिग्रीहरू हुन्छ उनीहरूले त्यति पनि लिनु सक्नुहुन्छ आ आफ्नो उच्च शिक्षा गरिसकेर र यो चाहिँ जो जोसलाई आफ्नो आफ्नो इच्छा इच्छा अनुसार पनि हुन्छ कतिको कतिको चाहिँ अब पढाइमा मन नलाग्नु सक्छ र उनीहरू अब कामै गर्छु भनेर रोज्नसक्छ कतिजना चाहिँ के हुन्छ भन्दाखेरि उनीहरूको पढाइमा इच्छा गर्ने हुन्छ र उनीहरू चाहिँ फर्दर स्टडी पनि गर्नुसक्छ र कतिको चाहिँ आबो फाइनेनसियल र इकोनमिकली राम्रो हुँदैन कन्डिसन उनीहरूले चाहिँ अब कामहरू गर्नु चाहनु सक्नुहुन्छ अब बाहिरतिर कहाँ कहाँहरू खोजेर उच्च शिक्षा बाद चाहिँ उनीहरू यसरी आफ्नो काम र उयो के भन्छ शिक्षा चाहिँ यसरी डिफरेसिएट गरेर चाहिँ आफ्नो आफ्नो हेरेर चाहिँ जान्छ